म बारम्बार भ्रमण जाने गर्छु मलाई धरै मनपर्ने पर्यटकिय गन्तव्य चाहिँ पाहाडी इलाका नै हो किनकि त्यहाँको ताजा हावा त्यहाँको रुखपात मलाई धेरै नै मनपर्ने गर्छ र म सधैँ नै घुम्ने त गर्दिन तर मलाई सप्ताहमा एकपल्ट चाहिँ घुम्न धेरै नै रुचाउँछु किनकि घुम्न जाँदाखेरि म त्यहाँको नयाँ चिजहरू अनुभव गर्न सक्छु जस्तै मेरो साथीहरूसँग म समय बिताउने गर्छु र धेरै मान्छेहरूसँग पनि परिचय गर्न सक्छु त्यहाँको नयाँ नयाँ खानेकुराहरू म खाएर त्यहाँको स्वाद मैले लिन सक्छु